धेरै पहिला हामी हाम्रोमा मनोरञ्जनको साधन भन्नु नै अब रेडियो टिभी हुने गर्थ्यो ब्ल्याक एन्ड व्हाइट त्यसमा हाम्रो मानिसहरूले अब मनोरञ्जन लिने गर्थ्यो त्यस पछि पछाडि पछाडि अब जब यो टेक्नोलोजी डेभ्लोप्ड हुन थाल्यो त्यस पछाडि सानो किप्याड फोन्सहरू आउन थाल्यो त्यहाँदेखि पछाडि त्यसमा हामी हामीलाई सुबिस्ता थियो अलिक फोनमा बात मार्न एसएमएस गर्न हुन्थ्यो त्यहाँदेखि पछाडि त्यसलाई त्यसपछाडि फेरि डेभ्लोपमेन्ट हुँदै हुँदै यो इन्डियन टेक्नोलोजी यो इन्टरनेट यो जब डेभ्लोपमेन्ट हुँदै आयो त्यस पछाडि नयाँ स्मार्टफोन्सहरू निस्किन थाल्यो टिभी जुन चाहिँ जुन चाहिँले गर्दाखेरि मान्छेलाई इन्टरनेट इन्टरटेनमेन्ट जुन चाहिँ हो मनोरञ्जन मनोरञ्जनको साधनहरू धेरै भयो जुन चाहिँले अहिले हाम्रो जीवनमा हाम्रो हाम्रो अहिले हालैको लाइफमा हाम्रो जीवनमा प्र प्रभाव पारिरहेको छ यो इन्टरनेटले गर्दा हामीलाई धेरै सुबिस्ता छ हामी जहाँबाट पनि जहाँसुकै देख्न सक्छौँ जोसुकैसँग बात पनि मार्न सक्छौँ हामीलाई धेरै सुबिस्ता भइरहेको छ यो यो यो कुराहरू यो कुराहरूले यो यो इन्टरनेट यो स्मार्ट फोन्स यो जत्ति पनि टेक्नोलोजी छ यो टेक्नोलोजीको कुराले मान्छेलाई धेरै सुबिस्ता दिए दिएको छ